मैले तपाईँको दोकानबाट छुरी मगाएको थिएँ होइन तर मलाई मनपरेन यो महा बित्थाको लास्टै घटिया रहेछ मलाई मनपरेन यो सामान